मेरो धार्मिक चाडबाडसँग सम्बन्धित मुख्य खाद्य वस्तुहरू फल फुल हुन् अनि कोही कोही बेला विभिन्न उत्सवहरूमा हामी लामाको प्रयोग गर्ने गर्दछौँ त्यसैले गर्दा हजुर कुनै विशेष व्यक्तिहरू विभिन्न उत्सवको लागि प्रयोग गरिन्छ भन्दा चाहिँ हामी गरिन्छ भनेर भन्न सक्छौँ